टेलिभिजनमा थुप्रैवटा सोहरू आउँछन् तथापि मलाई सबैभन्दा बढी मन पर्ने र प्रिय सो चाहिँ कौन बनेगा करोडपति हो जुन रिएलिटी सो हो र यसलाई अमिताभ बच्चनले सन्चालन गरेका छन् र यो सो चाहिँ मलाई किन मन पर्छ त भन्दा यस कार्यक्रमलाई हेरेर हामीले मनोरन्जन लिनका साथ साथै ज्ञानका थुप्रै कुराहरू पनि हामी सिक्न सक्छौँ यस सो मार्फत देशभरिका मानिसहरूले आफ्नो ज्ञानको प्रतिभालाई प्रस्तुत गरेर उचित पुरस्कार पनि प्राप्त गर्दछन् र समग्रमा भन्नु पर्दा यस सोले मानिसहरूमा हौसला बढाउनमा पनि ठुलो भूमिका निर्वाह गर्दछ